उत्तर भारत र दक्षिण भारतमा विभिन्न किसिमको भिन्नताहरु पाइन्छ जस्तै उत्तर भारतमा हामी भाषाको आधारमा हेर्ने हो भने पन्जाबी हिन्दी सिन्धी काशमिरी भाषाहरू बोलिन्छ भने दक्षिणमा तामिल तेलेगु मराठी कन्नड आदि भाषाहरू भाषिकहरू बसोबास गर्छन् र त्यसरी नै उत्तर भारतको भौगोलिक दृष्टीकोणलाई हेर्नुभयो भनेदेखिलाई उत्तर भारतमा हिमाली राज्यहरू पाइन्छ जहाँ लेह लद्दाखहरू जस्तै हिउँले ढाकेको ठुलाठुला हिमाल पर्वतहरू अवस्थित छन् भने त्यसरी नै दक्षिण भारतमा हेर्नु हो भने समतल जहाँ हामी मरुभुमि सँगसँगै समुद्र आदि समतल क्षेत्रहरू पाइन्छ अनि खानपिनमा हेर्नुहो भनेदेखिलाई उत्तर भारत र दक्षिण भारतको मानिसहरू मा खानपिनमा पनि विभिन्न किसिमको प्रकारका खानपान खानपिनहरू को व्यवस्था छन् जस्तै कसैले रोटी रुचाउँछन् कसैले चामल रुचाउँछन् वेशभूषाको आधारमा हेर्नु हो भने देखिलाई विभिन्न किसिमको जाती संस्कार र संस्कृतिले भरिएको यो भारत देशमा विभिन्न किसिमको लुगा फाटामा पनि विभिन्न किसिमको लगाइने र संस्कार र संस्कृति जगड गर्न पाइन्छन् सँगसँगै मौसमको आधारमा हुनु हेर्नु हो भने उत्तर भारतमा बढी नै ठन्डा को मौसम हुन्छ भनेदेखिलाई दक्षिण भारतमा गर्मी बेसी बढेकोले त्यहाँ गर्मीको स्थितीमा धेरै ज्यान मालको क्षति हुने गरेको हामी पाइन्छौँ र राजनीतिको आधारमा हो भने भारत एक विशाल देश भएकोले हुन यहाँ विभिन्न किसिमको राजनैतिक पार्टीहरूले आ आफ्नो राज्यमा सत्ता सम्हालेर बसेको पाइन्छ